म दिउँसोको खानामा प्राय जस्तो भात सब्जी दाल खाने गर्छु र बेलुकीको खानामा पनि कोही बेला त्यस्तै खान्छु कोही कोही बेला चाहिँ रोटीहरू बनाएर खान्छु सब्जी त्यही हरियो परियो सब्जीसँग रोटीहरू बनाएर खान्छु र कोही बेला चामल नहुँदा भोक्कै पनि सुत्छु त्यही हो